मेरो नि एउटा कुर्ती ल्याएको थिएँ कि साथी हेर न कस्तो पठाइदिएछ अब कलर पनि फेड हो मन पनि परेन ह्वाङलाङ्ग परेको जिउभन्दा ठुलो हो जिउमा कमफर्ट नभएको अब एउटा कि कस्तो घिन लाग्दो अब चिज पठाइदिएछ मन परेन हौ मलाई त त्यो कुर्ती त ट्याक्कै अब हुन्छ नि एउटा सुहाउने है आफूलाई लगाउँदा पनि यसो ऐनामा हेर्दा राम्रो देख्ने हुनु पऱ्यो नि अब छैन त्यस्तो के हौ अब कस्तो खालके पठाइदिएछ अब कलर पनि राम्रो छैन लु धोएँ कि त्यो कुर्ती धोएको त अम्म कलर त कस्तो गएर नि अब कलर त फेड भयो अब नराम्रो न नराम्रो देख्ने भयो हो त्यहाँबाट दोबारा त म त लगाउनु पनि मन परेन त्यसलाई त अब के गर्नु अब त्यो कुर्ती के गर्नु पर्छ होला अब त्यो मन परेन मलाई त एकदमै मन परेन अब कोही बेला चाहिँ ठुलो पठाइदिन्छ होइन त्यो कुर्ती कोही बेला चाहिँ सानो पठाइदिन्छ साइज पनि राम्रो हुँदैन के भएको अन्त ठिकै छ अब कलर पनि हुनु पर्यो नि अन्त अब राम्रो खालके कलर भएको कुर्ती हुनु पऱ्यो होइन कलरमा एउटा राम्रो देख्नु पऱ्यो नि त्यो देख्दै देख्दैन त्यो त्यस्तो खालके घिन लाग्दो पठाइदिएको ल्याङल्याङ्ग परेको हुन्छ नि एउटा देख्दै मन नपरेको हौ मलाई त साथी